के हरे म त यहाँ कलकत्ताबाट आउँदैछु कि गुम्बाहरू घुम्नुको लागि कता कता छ होला है कालिम्पोङमा गुम्बाहरू अँ गुम्बाहरू घुमाउनु पर्यो कता कता छ थाहै छैन

ए ल ल त्यसो भने ल ल अँ दुर्पिन गुम्बा त मैले सुनिरहेको नाम हो कि त्यो अरू अरू अरू गुम्बाहरू त त्यति नाम याद भएन मलाई हो तामाङ गुम्बा पनि सुनेको हो तामाङ गुम्बा पनि सुनेको हो तर अब अरू चाहिँ याद भएन घुम्नु मन परिराखेको थियो कि अन्तखेरि चाहिँ यहाँनिर म अब आउँदैछु फेमिली नै आउँदैछौँ हामी घुम्नु कि तर अब त्यो बताइदिने उ गरिदिने मान्छे नभएर नि खासमा कि हुन्छ अँ ए ल ल ल त्यसो भने आउँछु तर अब कहिले तर तपाईँको उयो कहिले हुन्छ है मलाई उयो गर्नुहोस् न कन्ट्याक्ट गर्नुहोस् तपाईँ फ्री पनि त हुनुपर्यो ए हुन्छ म कल गर्छु कि ए ल ल त्यसो भने म कल गर्छु हो कहिले उयो हुन्छ त्यहाँदेखि चाहिँ अन्त आउँछु नि ल हुन् हुन्छ हुन्छ हवस्